मेरो शिक्षाको बारेमा भन्नुपर्दा चाहिँ मैले चाहिँ है कलेज कम्प्लिट गरेँ अनि अहिले मेरो काम चाहिँ त्यही हो मेरो घरको छेउमा सानो प्राइभेट स्कुल छ त्यहाँनिर म पढाउँछु स्टुडेन्टहरू त्यति त छैन त्यस्तै सिक्स हन्ड्रेड जति छ त्यहाँनिर स्कुल पढाउँछु त्यहाँदेखि साढे दसदेखिको साढे दुईसम्म स्कुल लाग्छ हो त्यहाँदेखि घर आउँछु घरमा आएपछि त्यो घरको कामहरू गर्नुपर्छ नानी हेर्नुपऱ्यो नानीहरूलाई पनि पढाउनु पऱ्यो सानो चाहिँ छोरी त्यही स्कुलमा पढ्छ मेरो त्यही प्राइभेट स्कुल भए पनि राम्रो छ त्यहाँनिर पढाएको छु मैले सानो नानीलाई चाहिँ अनि के भन्नु मनपऱ्यो र काम पनि गर्दैछु यता हाउसवाइफ घरको काम पनि गर्नुपऱ्यो अन्त शिक्षालाई पनि अब काममा हाल्नैपऱ्यो त्यही भएर प्राइभेट स्कुल त्यहीँ पढाउँदैछु टिचिङ गर्दैछु अब सानो नानी पनि त्यहीँ पढ्दैछ राम्रो छ अहिलेसम्म त अब

सेभेनसम्म छ स्कुल चाहिँ राम्रो छ पढाइ इङ्गलिस नेपाली टिचरहरू हामीहरू आठजना छौँ है म चाहिँ अब नेपाली विषयमा पढाउँछु राम्रो छ त्यहाँबाट गएको नानी हाम्रो स्कुलबाट गएको नानीहरू चाहिँ काहीँ पनि फेल चाहिँ भएको छैन अहिलेसम्म